वास्तवमा भन्नपर्दाखेरि चाहिँ है मलाई चाहिँ घरमा पाल्ने जनावर मनपर्दैन किन मनपर्दैन भन्दाखेरि हाम्रो गाउँमा वरिपरि हेर्यौँ भने प्रायः पालिने जनावर चाहिँ कुकुर अरू बिरालो एउटा नर्मल हाम्रो सोचाइमा पनि कुकुर बिरालोलाई हामी पाल्ने गर्छौँ र मेरो परिवारमा चाहिँ मेरो घरमा चाहिँ मेरो बाबा मेरो आमा मेरो दिदी मेरो भाइ मेरो बहिनी सबैले नै मनपराउँछ तर मलाई चाहिँ मनपर्दैन किन किनभने त्यो जनावर एकदमै फोहोरी हुन्छ जब बिरालो ल्याउँछौँ भने पनि त्यो बिरालो पनि एकदमै फोहोरी नै हुन्छ मान्छेले भन्छ कि बिरालो सफा जात हो अहँ होइन मलाई चाहिँ लाग्छ कि बिरालो फोहोरी नै हुन्छ तिनीहरू के खाएर आउँछ जत्तासुकै वोमिट गरिदिन्छन् है अनि तिनीहरूले त सफा गर्ने कुरो आएन घर परिवार फोहोर बनिन्छ घरमा फोहोर आउँछ फोहोर हुन्छ अनि साथै बिरालो भयो अब कुकुर पनि मलाई त्यसै कारणले गर्दा मनपर्दैन अनि मलाई मनपर्ने जनावर मनपर्ने चाहिँ के हो भन्दा चाहिँ जनावर त जनावर भएन मलाई मनपर्ने चाहिँ पक्षीहरूबाट मलाई एकदमै घरमा राख्न मलाई पाल्न मलाई मनपर्छ किन किनकि त्यो मैले सानोदेखि पढ्दैआएको हो है चराहरू मलाई घरमा पिँजडामा राखेर मलाई पाल्नु मनपर्छ किन किनखेरि चराहरू घरमा पाल्यौ भने घरको वरिपरि चिरिविरी हुने कुराहरू हुन्छ अनि एउटा रमाइलोपन भन्ने कुराहरू आउँछ तर मलाई चराहरू पाल्न एकदमै मनलागे तापनि म त्यसलाई पाल्न सक्दिनँ किनकि भनिन्छ चराहरूलाई पिँजडामा राखेर पाल्नु जस्तो ठुलो अरू कुनै पाप होइन भनेर है यसै कारणले गर्दाखेरि मलाई एकदमै माया लाग्छ तिनीहरूलाई पिँजडामा हालेर पाल्नु चाहिँ तर मलाई मन चाहिँ धेरै पर्छ है चराहरू अनि यो घरमा पाल्ने जनावरमा यो कुकुर बिरालो भन्ने कुराहरू चाहिँ मलाई मनपर्दैन किनकि तिनीहरू चाहिँ एकदमै फोहोरी भएको कारणले गर्दाखेरि नै मलाई मनपर्दैन